अब अब अब त्यो सानो बारीमा पनि अब मैले एउटा रहरले चाहिँ खसी बाख्राहरू पालेको पनि छु अन्त त्यो खसी बाख्रा चाहिँ यसो बिहान बेलुका यसो ट्याम पास पनि हुन्छ भनेर चाहिँ अब खसी बाख्रा पालेर यसो अब घाँसहरू बिहानै ल्याएर एक भारी घाँस ल्याए पछि त दुई चारवटा बाख्रालाई त पुगिहाल्छ बिहान अब दाना दिन्छु त्यहाँदेखि घाँसहरू लगाइदिन्छु त्यहाँदेखि घरको कामहरू गऱ्यो फेरि बेल्का फेरि बेलुका बाख्रालाई दाना बाख्रालाई दाना त दिउँसो बिहान मात्रै दिन्छु बेलुका त दिँदिन घाँस मात्रै लगाइदिन्छु अन्त दुई चार दिनमा दुई चार दिनमा चाहिँ बाख्राको खोरहरू साफा गर्छु अन्त कोही बेला अब त्यो बर्खाको समयमा चाहिँ अलिक उयो हुन्छौ घाँसको पानी अब दिनभरि रातभरि पानी परिरहदा चाहिँ अलिक घाँसहरू फेरि बाख्राहरू नर्खटे हुँदरहेछ कि बाख्राहरूले चाहिँ त्यो भिजेको घाँस खानु चाहिँ त्यति मन पराउँदैन रहेछ अब गाईहरूले चाहिँ खान्छ अन्त बाख्राले चाहिँ सुक्खा सुक्खा घाँसहरू मन पराउँछ मन पराउँदो रहेछ अन्त भिजेको छ भने चाहिँ घाँसहरू नखाएर अलिक कराइबस्छ अरू बेला त राम्रै लाग्छ बाख्राहरू पाल्नु कि त्यो बर्खामा चाहिँ अलिक उयो लाग्यो हौ साह्रो लाग्यो हौ मलाई त किनभने त्यही हो भिजेको घाँस नखाइदिएर अब कराइबस्छ कोहीहरू त झन् बेसी कराउने बानी भएको हुँदोरहेछ हौ कोी चाहिँ अब त्यति कराउँदैन अरू बेला चाहिँ अब गाईहरू भन्दा चाहिँ अब गाईलाई हो भने चाहिँ अब धेरै घाँस लाग्यो हो बाख्रालाई चाहिँ अलिकति कम्ती घाँस मलाई चाहिँ बाख्राहरू पाल्नु चाहिँ धेरै सजिलै लाग्छ तर अब त्यही हो घाँस चाहिँ गाईले जस्तो सबै खाँदैन अलिअलि टुप्पा टुप्पाहरू खान्छ त्यहाँदेखि बेसी घाँसको चाहिँ अलिकति नासै पार्दारहेछ हौ बाख्राले चाहिँ अन्त त्यसरी नै अब कोही कोही बेला चाहिँ त्यो बाख्रालाई अब घाउहरू के केहरू बिमारीहरू भयो भने चाहिँ अब हाम्रो घरदेखि चाहिँ अलिकति माथि चाहिँ त्यो भेट्रिनेरी छ त्यहाँबाट चाहिँ अब बाख्रा लाने त कुरा आएन अब आफै गएर दबाईहरू ल्याएर अब के भएको छ भनेर दबाईहरू ल्याउँछु अन्त भेट्रिनेरीमा नि आजकल त दबाईहरू सबै राख्दैन पाउँदैन त्यही खालि त्यो रातो दबाई दिँदरहेछ त्यो अन्त त्यही दबाई खै भिटामिनको भन्छ त्यही दबाई दिन्छ अन्त घाउहरू हुँदाखेरि त्यही अरू दबाईहरू चाहिँ किन्नु पर्छ लेखिदिन्छ किनेर खुवाउनु पर्छ त्यही एउटा रातो दबाईको चाहिँ पैसा लिँदैन त्यति मात्रै छ त्यो हस्पिटलको पनि सुबिस्ता अरू चाहिँ त्यस्तै हो अब कोही बेला अब आफूहरू बिसन्चो हुँदाखेरि घरकोहरूले पनि अलिअलि अब सहायता त गर्छ अब छोराहरू भएर अलिअलि गर्छ आफू कतै हिँड्नु पऱ्यो भने पनि अलिअलि सहायता गरिदिनु हुन्छ र चाहिँ मलाई अहिले धेरै सुबिस्ता छ त्यो बाख्राहरू चाहिँ अब टाइम पास कुखुराहरू पनि त्यही हो कुखुरालाई त झन् सजिलै अब बन्द बाध् बन्द गरेर राख्यो टाइम टाइममा छोड्यो चारोहरू दियो उयो लाग्छ कुखुरालाई पनि कुखुरालाई पनि सजिलो भन्दा त अब त्यही हो छोडेन भने अब बढ्दैन छोड्यो भने फरि बिगार गर्छ त्यसरी नै गरेर भए पनि अब दु खसुख पालिरहेको छु आफ्नो टाइम पास पनि राम्रैसँगले बिताइरहेको छु